हजुर रिवाज एजेन्सी हो हजुर दाजु हजुर सन्जय दाजु हो नि दाजु तपाईँकोमा मैले लास्ट टाइम गाडी मिलाएको थिएँ याद भयो हजुर हजुर हजुर सम्झना बैनी हो सधैँ तपाईँकै गाडी मिलाउँछु हो आज पनि मिलाएको अब हेर्नुहोस् है आज गाडी पठाई त दिनुभएछ ड्राइभर भाइ यहीँ छ ड्राइभर भाइलाई अस्ति अघि नै तपाईँसँग पच्चिस सौको कुराकानी भएको थियो पच्चिस सौ हामीले फाइनल गरेको थियौँ मङ्पूसम्मको मङ् हजुर मङ्पूसम्मको पच्चिस सौ हामीले फाइनल गरेपछि तपाईँलाई याद भएकै कुरा अहिले भाइले भन्नुहुँदेछ पैँतिस सौ दिनु भनेर त्यसरी कहाँ भन्दा कहाँ हुन्छ अब ड्राइभरले फाल्टै के अरे त्यो तपाईँले फाल्टै तपाईँको गाडी हो नि त ड्राइभरले एक हजार एक्स्ट्रा चार्ज गर्छु भन्दा मिलेन नि त बुझेँ पेट्रोलको दाम ज्यादा भयो अरे पेट्रोलको दाम ज्यादा भयो अरे अस्ति मात्रै तपाईँको गाडी लिएर हामी नागरी गएको नागरी गएको हामीलाई पच्चिस सौ नै लिनुभयो योपालि पनि पच्चिस सौमा नै हामीले मङ्पू मिलाएको थियौँ अब एकैचोटि पैँतिस सौ गाडी चलिसकेर पैँतिस सौ भन्यो भने त हामी त दिन्नौँ हामी त दिँदैनौँ दाजु म त दिँदिनँ अहिले तपाईँ अब गाडी चलिसक्यो अगाडि नै मिलाएको पैसा हो यो हामी पच्चिस सौ नै दिन्छु भनेको थियो हामी पच्चिस सौ नै दिन्छौँ हामी तपाईँको रेगुलार कस्टमर हो हजुर तपाईँको रेगुलर कस्टमर हो नि त हामी होइन अस्ति पनि तपाईँकै लगेको योपालि पनि तपाईँकै लाँदैछौँ अब यसरी भन्नु कहाँ मिल्छ त गाडी चलिसकेपछि अगाडि अगाडि दाम अगाडि बेग्लै पछाडिको दाम बेग्लै गाडी चल्नुअगाडि पच्चिस सौ गाडी चलिसकेपछि पैँतिस सौ म त दिन्नँ मङ्पू पुग्नुआँटेको छु म त दिन्नँ म तपाईँलाई अहिले कल गरिहालेको यस्तो हुँदैन पनि म त यसको अगेन्स्ट कम्प्लेन गर्छु तपाईँको त म रिपोर्ट पुर्याउँछु यस्तो गर्यो भने त तपाईँको गाडी हाम्रो राम्रो रिलेसन छ राम्रो रिलेसन छ हामी हाम्रो है र साथै तपाईँको रेगुलर कस्टमर हो तपाईँकै म गाडी लिन्छु सधैँभरि हजुर तर म पैँतिस सौ चाहिँ दिँदिनँ तिन तिन हजार अप्पै हुँदैन तिन हजार पनि म दिँदिनँ दिनुपर्ने थियो हामीले पय पच्चिस सौमा मिलाएको हो फाइनल म पच्चिस सौ नै दिन्छु त्योभन्दा ज्यादा पनि दिँदिनँ त्योभन्दा कम्ती पनि दिँदिनँ पेट्रोलको दाम बुझेँ पेट्रोलको दाम बुझेँ मैले तपाईँको यो ड्राइभर भाइले कुरा पनि बुझेँ है भाइले पनि भन्नुहुँदैछ भाइ पनि टाढोको हो तर मैले तपाईँसँग अगाडि नै मिलाइसकेको यो दाम कि तपाईँले अगाडि नै भन्नुपर्थ्यो बैनी तपाईँको पच्चिस सौमा हुँदैन पैँतिस सौमा हुन्छ भनेको भए भइहाल्थ्यो तपाईँले अगाडि नै हामीलाई जानकारी दिएको भए लु तपाईँको गाडी नलगे पनि कसै अरूको गाडी लान्थ्यौँ नि त हामी रेगुलर कस्टमर तपाईँले दाम ठिकै मिलाइदिनु भयो भनेर तपाईँको गाडी लिएर गएको अब गाडी अगाडि मिलाइसकेको भन्नुभयो त दाम तोकिसक्नु भयो नि त ड्राइभरसँग पनि हजुरले बात गर चालकसँग पनि बात गरेँ भाइले पनि त्यहीँ कुरा गर्नुहुन्छ पैँतिस सौ नै हो अब भएन भने तिन हजार म तिन हजार त तिन हजार पनि म दिन्नँ एक पच्चिस सौभन्दा म ज्यादा पनि दिन्नँ पच्चिस सौभन्दा म कम्ती पनि दिन्नँ किनकि हामीले पैसा अगाडि नै फाइनल गरिहालेको हो हजुर नागरीको डिस्टेन्स मैले बुझेँ नागरीको डिस्टेन्स मङ्पूको डिस्टेन्स हाम्रो जग्गाबाट कतिको छ दुई तिन किलोमिटर ज्यादाको कम्तीको डिस्टेन्स हो त्यो डिस्टेन्स त तर कभर भइहाल्नुपर्ने हो नि त तपाईँको जुन तपाईँले दाम एकपल्ट दाम लगाएपछि त त्यो फाइनल भयो नि त हामी त नदिने हो हजुर भाइसँग पनि कुरा गर्नुहोस् एकपल्ट हो गाडी भाइलाई ड्राइभर भाइलाई चालक भाइलाई भन्नुहोस् हामी पच्चिस सौमा तपाईँको गाडी मिलाएको अगाडि नै उहाँले यसरी नै सोझैसँगले हामीलाई बढ्ता दाम भनेर झुक्याउनु पर्दैन भनेर एकपल्ट आफै मिमी भनिदिनु होस् हजुर हजुर राम्रै छ ठिकै छ नेक्सट टाइम तपाईँको पिक्निक हामी जानेवाला छौँ तपाईँकै गाडी लिन्छौँ नेक्सट टाइम पिक्निकमा पनि तर यसरी अब तपाईँले ड्राइभरको चालकहरूले हामीलाई ज्यादा दाम तोक्यो भने भनेको ज्यादाभन्दा ज्यादा दाम बिचैमा गाडी चलेपछि यसरी तोक्यो भने चाहिँ हामीले सोच्नुपर्ने हुन्छ हजुर अब अब हामी पुग्नु नै आँटेको छौँ भनौँ न अब बिचैमा छ गाडी त यो दाम कुराकानी मिलाइहालौँ भनेर हजुर हुन्छ एकपल्ट उहाँसँग ड्राइभरसँग पनि बात गर्नुहोस् भाइलाई पनि जानकारी दिइहाल्नु होस् कि यो फाइनल पच्चिस सौमा मिलेको थियो यहाँभन्दा हामी ज्यादा पनि दिँदैनौँ हामी कम्ती पनि दिँदैनौँ हुन्छ